दुई हजार पाँच सय बाउन्न बत्तिस हजार छ सय छ्यासठ दुई लाख बाउन्न हजार चार सय त्रिचालिस पाँच लाख छ्यासठ हजार तिन सय बाइस नौ लाख नब्बे हजार नौ सय नौ